मैले जुन दोकानबट कलर लिएको थिएँ त्यो कलर जस्तो बाहिरबाट देखिन्थ्यो त्यति राम्रो छैन रहेछ अनि घामले पनि छिटो टिप्ने अनि लाउनु पनि त्यति मजा नआउने लाउँदा पनि घरमा त्यति सुहाएन अनि लाउँदा पनि त्यति बगेन अनि त्यति राम्रो लागेन जति त्यो बाहिरबाट देखिनथ्यो त्यति खास छैन रहेछ